हेलो सावित्री स्विट्स भण्डार म सरोजिनी पुणेश्वरी होस्टेलबाट बोलिरहेकी छु सुन्नुहोस् न मलाई दसैँ तिहारका लागि केही मिठो परिकारहरू अर्डर गर्नु थियो तपाईँको पसलमा कस्ता कस्ता किसिमका परिकारहरू उपलब्ध छन् वर्ष दिनको चाड हो अब अलिक मिठाई खाएर नै चाड मनाउनुपर्यो र त्यसैले अलिक गुलियो परिकार नै अर्डर गर्नुपर्यो भनेको तपाईँको दोकानमा गुलियो परिकारहरू के के छन् जलेबी रसमिठाई लड्डु यी मिठाईहरू तपाईँको दोकानमा उपलब्ध छ कि छैन होला